भारतको भारतको केही ठाउँहरूमा जानुको मलाई इच्छा छ है यहाँदेखिको भारतदेखिको बाहिर जस्तो कि दिल्ली कलकत्ता जानुको लागि मलाई धेरै नै इच्छा छ तर भए पनि त्यो समय सालमा पुरा हुन्छ होला भन्ने मेरो पनि म आशा राख्दैछु